मैले चाहिँ ग्राम पोइन्ट मालबजारबाट एउटा साडी अर्डर गरेको थिएँ हो अफर रहेछ र चाहिँ अब लिएँ मैले त्यहाँबाट साडी कि एकदमै नराम्रो एकदम घटिया क्वालिटीको रहेछ हो एकदम मन परेन मलाई चाहिँ अफरहरूमा चाहिँ अब साडीहरू छ भने भने चाहिँ नलिनु है साथीहरू एकदमै मन परेन मलाई चाहिँ अब त्यो साडी हेर्दा चाहिँ अब कस्तो राम्रो हो देखाउँदा चाहिँ अब कस्तो मजाको नियम नियम खाले साडी तर जस्तो घरमा लिएर आए पछि चाहिँ एक पल्ट लगाएँ लगाउँदा चाहिँ अब राम्रो देखियो होइन लगाए पछि चाहिँ अन्त एक ताल म अब साडी लगाएर चाहिँ अब बिहा थियो होइन बिहामा गएको थिएँ बिहाबाट आएर चाहिँ अब धुनु पर्यो भनेर धोको त सब कलरहरू गयो त्यो साडीले गर्दाखेरि अरूहरू पनि अरूहरूमा पनि कलर लागेर कस्तो खतम भयो एकदम घटिया घटिया क्वालिटीको रहेछ त्यो साडी चाहिँ हो राम्रो हुँदैन रहेछ अब अफरमा आएको कुरोहरू चाहिँ केही पनि नकिन्नु अफर भनेर चाहिँ अब गएर किने मैले पनि अब एउटाको एउटामा एउटा फ्री पनि थियो होइन त्यो भएर चाहिँ मैले लिएर आएँ एक चोटि लगाएँ अर्को चोटिमा चाहिँ अब सब गयो कलरहरू एकदम हेर नराम्रो भयो एक ताल युज गर्न मात्रै भयो हो दोबारा युज गर्न चाहिँ अब सकिएन अब नकिन्नु अब त्यहाँबाट चाहिँ अब एकदमै मन परेन मलाई त्यो ग्राम पोइन्टको चाहिँ लुगाहरू हो एकदम घटिया क्वालिटीको रहेछ अब एक ताल लगाउँदा चाहिँ राम्रो त्यहाँबाट अर्को ताल लगाए पछि चाहिँ अर्को ताल त लगाउनै पाइनँ अब एकदम नराम्रो अब सप कलर गएर अब एकदम डिसकलर भएर कस्तो भयो अन्त मैले युज गरेन त्यसलाई चाहिँ अब फ्याँकी दिएँ मैले अब लगाउन सकिनँ त्यहाँबाट चाहिँ अब एकदम अर्डर नगर्नु राम्रो लागेन मलाई त यो अब अफरको साडीहरू चाहिँ